हजुर

ए हजुर कहाँबाट बोल्नु भएको ए हजुर भन्नुहोस् न ए हजुर ए हजुर विशेष गरेर तपाईँ सिलगडीबाट आउनुहुने अँ तपाईँ प्रपर सिलगडीमै हुनुहुन्छ भनेदखि चाहिँ तपाईँले सिलगडीबाट नै कालिम्पोङको ट्याक्सी पाई हाल्नुहुन्छ है त्यहाँदेखि कालिम्पोङमा आइसके तपाईँले सिलगडीबाट आउँदै तपाईँले आफ्नो तपाईँले आफै एउटा रिजर्भ गरेर पनि लिएर आउनु सक्नुहुन्छ है अनि कालिम्पोङ आइसकेपछि तपाईँले ट्याक्सी स्ट्यान्डबाट चाहिँ अथवा बस स्ट्यानबाट तपाईँले तपाईँ कुन कुन जग्गा चाहिँ घुम्नु जानु चहानुहुन्छ तपाईँ कालिम्पोङ लोकल मात्रै घुम्नु चाहानुहुन्छ भनेदेखि वरीपरीको लागि तपाईँले एकदिनको तपाईँले साइटसिनको लागि तपाईँले बुक गर्न सक्नुहुन्छ र कालिम्पोङदेखि अलिकति बाहिर तपाईँ लोले कफेर यो लोले गाउँहरू है यो सिलेरी भिलेजहरू जानुहुन्छ भनेदेखि तपाईँले एकदिन मर्निङमा गएर दिनभरि घुमेर चाहिँ बेलुकाखेरि तपाईँ कालिम्पोङ फर्केर आएर कालिम्पोङमा बस्नु सक्नुहुन्छ अनि कालिम्पोङमै तपाईँ घुम्नु चहानुहुन्छ भनेदेखि कालिम्पोङ एकदिनको लागि चाहिँ तपाईँको लागि कालिम्पोङ घुम्नुको लागि मोर देन सफिसेन्ट हुन्छ तपाईँ एकदिनमा कालिम्पोङ टाउन वरीपरी घुमिसक्नु हुँदैन अनि त्यसले गर्दा तपाईँको के प्लान छ तपाईँ कालिम्पोङ टाउनमा घुम्ने विचार छ कि टाउनदेखि अलिकति बाहिर हजुर हुन्छ तपाईँ कालिम्पोङ डेलो एरियामा घुम्नु चहानुहुन्छ भने कालिम्पोङ डेलो एउटा स्पोट भइ गयो डेलोकै नजिकमा साइन्स सेन्टर छ है एकदमै हेर्नु लाइकको जग्गा छ जहाँ चाहिँ टुरिस्ट टुरिजम सेन्टर मात्रै नभएर त्यो चाहिँ एउटा एजुकेसनल हब पनि हो है तपाईँले त्यहाँनिर समय आराम आच्छा होम् होम्स्टेहरू नि पाउनुहुन्छ तपाईँले होमस्टे होमस्टे छ डेफिनेट्ली तपाईँले होमस्टे पाउनुहुन्छ

हमस्टेको तपाईँले त्यहाँ डेलो ब्लिज पाउनुहुन्छ है अनि त्याँदेखि त्याँ छेउमा डेलो लज नै पनि छ अनि तपाईँले त्याँ हिमाद्री होटेल पनि छ त्यहाँ नजिकमै छ त्यसले गर्दाखेरि त्यो होटेलमा तपाईँले बुक गरेर तपाईँ आउनु सक्नुहुन्छ है तपाईँको आउने कहिले प्लान छ तपाईँको हुन्छ हुन्छ हुन्छ हुन्छ धन्यवाद हुन्छ धन्यवाद